कालिम्पोङ्गतिर पनि थुप्रै छ यस्तो तपाईँको अब यो ट्रस्टहरू अर्गनाइजेसनहरू थुप्रै छ जस्तै अब तिनीहरूको नाम अब हु केयर्स हेल्पिङ हेन्ड अमिन ट्रस्टहरू भन्ने थुप्रै छ अब जहाँ चाहिँ अब यो ट्रस्टहरूले चाहिँ एनजिओहरूले अब कोही अब बिमारी अब गाँउ बस्तीका मान्छेहरू हुन्छ कोही अब पैसा अब जम्मा गर्न सक्दैन अपरेसनको लागि उनीहरूका लागि पैसा अब डोनेसन उठाइदिन्छ बजारमा जग्गा जग्गा अब डोनेसन क्याम्पहरू राखेर पैसा उठाएर उनीहरूको लागि डोनेसन उठाइदिन्छ बिमारीको लागि जसले अब आफ्नो सक्दैन अब जत्ति गरेर पनि अपरेसन गर्न सक्दैन र अब अपरेसन गरेर बाच्ने चान्स हुन्छ उनीहरूका लागि चाहिँ डोनेसन उठाइदिन्छ जग्गा जग्गा डोनेसन क्याम्प राखेर यो यस्तो अन्त एनजिओहरूले बाटातिर बाटातिर माग्नेहरू बसेका हुन्छ उनीहरूलाई नुहाइदिने उनीहरूलाई खाना पकाएर खुवाइदिने यस्ता एनजिओहरूतिर लगेर राख्ने अ त्यस्तो गर्छ धेरै राम्रो काम गर्छ यो एनजिओ एनजिओहरूले अन्त म त मेरो घर त बस्ती हो अहिले म त यहाँ बडा बडीको घरमा बस्छु अन्त हाम्रो बडा र बडीको घरको छेउमा पनि छ एउटा एनजिओ छ होप भन्ने अन्त त्यसलाई अब त्यहाँ चाहिँ अब अर्फेनेज हो त्यहाँ चाहिँ अब थु थुप्रै नानीहरू छ यहाँ माथि होप भन्ने अर्फेनेजमा पनि